पश्चिम बङ्गाल राज्यको एक्काइसवटा जिल्लाहरूमध्ये चाहिँ कालिम्पोङ एउटा जिल्ला हो र यो कालिम्पोङ पनि जिल्ला भएको चाहिँ बेसी भएको छैन यो चाहिँ हालैमा दुई हजार सत्रमा बनिएको जिल्ला हो त्यसअघि चाहिँ कालिम्पोङ चाहिँ दार्जिलिङभित्र नै दार्जिलिङ जिल्लाभित्र नै आउँथ्यो है अनि यो कालिम्पोङ चाहिँ तेइसवटा वार्ड भएको एउटा नगरपालिका अनि तिनवटा समुदायिक विकास खण्ड जस अन्तर्गत चाहिँ ब्यालिसवटा ग्राम पञ्चायतहरूले बनेको चाहिँ यो कालिम्पोङ हो है अनि हालमा कालिम्पोङ नगरपालिकाको चेयरमेन चाहिँ श्री रवि प्रधान हुनुहुन्छ अन्त वर्तमान मेजिस्ट्रेट चाहिँ आइएएस श्रीमती आर विमला हुनुहुन्छ अनि कालिम्पोङ जिल्लाको वर्तमान विधायक चाहिँ हाम्रो श्रीमान प्रजातान्त्रिक मोर्चाको श्री रुदेन सादा लेप्चा हुनुहुन्छ है उहाँले चाहिँ जिल्लाका विकासको निम्ति धेरै कामहरू गर्नुभएको छ जस्तै गाउँबस्तीतिर सडक भयो हो है अनि पानीको व्यवस्था भयो अनि स्वास्थ्य व्यवस्था भयो है त्यस्तै अरू धेरै क्षेत्रहरूमा काम गर्नुभएको छ है उहाँले